र हाम्रो भाषा चाहिँ नेपाली हो तर अब बोल्दै जाँदा हिन्दी इङ्लिस चाहिँ अलिकति मिसाइपठाउँछ त्यो अलि सजिलोको लागि तर हामीले शुद्ध बोल्नुपर्ने चाहिँ नेपाली नै हो